हुन त स्मार्ट वाच पनि राम्रै हो तर त्यसको धेरै नराम्रो साइडहरू पनि रहेछ अन्त यसको अरू अब पहिलो यसको नराम्रो साइड के हो भन्दाखेरि यसको छिटो ब्याट्री सकिन्छ अनि अरू ब्याट्री सक्छ अनि अब यसको धेरै लत लाग्दोरहेछ चलाइबस्ने अनि चलाइबस्यो भने ब्याट्री छिटो सकिने त्यही त हो अन्त अरू त्यो भन्दाखेरि एकदमै महँगो हुन्छ स्मार्ट वाच अन्त हराउने डर एउटा अन्त ह्याक हुने डर धेरै प्रकारको डरहरू हुँदोरहेछ यो स्मार्ट वाचले पनि